दाजु मेरो गाउँ चाहिँ मौरे फारी हो र यो आसेवारो होमस्टे छ नि त्यहाँदेखि तल्लोपट्टिको सानोबडे दोकानमा तपाईँले यो सामानहरू डेलिभर गरिदिनु होस् न